छात्र वृत्तिको लागि हाम्रो समाजमा विद्यार्थीहरूको लागि महिलाहरूले कन्याश्रीका सुविधाहरू पाएका छन् अनि पुरुषहरूले चाहिँ कलेजमा गएर विवेकानन्दका पेस कोस सुविधाहरूको योजनाहरू पाएका छन् हाम्रो जस्तो छात्रवृत्तिको कलचरमा सुविधा भनेका नै कन्याश्री र विवेकानन्द स्वामीको सुविधा योजनाहरू नै हुने गरेका छन्